हेलो ए हजुर भन्नुहोस् पप्पु स्टोरबाट बोल्दैछु म हजुर हजुर भन्नुहोस् फोन चाहिएको थियो कति होला बजट चाहिँ तपाईँको कति होला मतलब तिसभन्दा चाहिँ अन्डरको चाहिएको है तपाईँलाई हजुर धेरै नै छ कम्पनीहरू नि अलग अलग छ अहिले चाहिँ हाम्रोमा अहिले स्यामसङको छ हो पोकोको छ त्यहाँबाट अन्त वान प्लसको पनि छ अन्त रेडमीको रियलमीको पनि छ ए हजुर हजुर तपाईँलाई चाहिँ कस्तो मतलब क्यामरा राम्रो कि ब्याट्री राम्रो टिक्ने चाहिएको कि कस्तो चाहिएको तपाईँलाई चाहिँ

हजुर हजुर हुन्छ त्यस्तो पनि हाम्रोमा एउटा यो वान प्लसको छ कि यो चाहिँ तपाईँको सोह्र एमबी छ अगाडिपट्टिको क्यामरा हो एउटा क्यामरा छ अगाडि पछाडि तिनवटा क्यामरा छ एक सौ आठ मेगा पिक्सलको मजाको फोटोहरू चाहिँ दामी आउँछ अन्त ऱ्याम पनि ठिकठाकै छ आठ जिबी ऱ्याम भनेपछि अब तपाईँको यताउता फोनहरू गर्नु अब त्यो अलिअलि सानातिना गेमहरू भयो क्यान्डी क्रसहरू भयो त्यहाँबाट अन्त तपाईँको भिडियोहरू हेर्नु राम्ररी चलिहाल्छ त्यस्तो ह्याङ हुँदैन अनि तपाईँको ब्याट्री पनि राम्रो चल्छ यो चाहिँ फाइभ जी हो हजुर अहिले त फोर जिबी लिएर हजुर फाइदा छैन नि हो सबै सिमहरू नि फाइभ जिबी नै निस्किन्छ बिस्तारै बिस्तारै अन्त यो वान प्लसको भयो यो चाहिँ तपाईँको उन्नाइस हजार नौ सौ निनानब्बेको हो अन्त त्यो छोडेर चाहिँ तपाईँको एउटा रेडमीको छ कि यो चाहिँ सोह्र हजारको हो यसको तपाईँको क्यामरा त्यही त तर तपाईँको ब्याट्री चाहिँ अलिकति कम्ती छ चार हजार एमएच अघिको पाँच हजारको यो चाहिँ चार हजारको हो अन्त तपाईँको स्क्रिन चाहिँ साढे छ इन्चको छ स्क्रिन चाहिँ अलिक ठुलो छ त्योभन्दा अनि त्यहाँबाट सबैभन्दा बेस्ट चाहिँ नि स्यामसङको छ कि एउटा अब स्यामसङको ग्यालक्सीको एम थर्टी फोर भन्ने मोडल छ हो हजुर हजुर यसमा चाहिँ अलिक फाइदा पनि छ यसमा तपाईँको ब्याट्री पनि छ हजार एमएचको छ अलिकति ज्यादा छ त्यो अघिको भन्दा हो वान प्लसहरूभन्दा अन्त क्यामरा चाहिँ अब क्यामरा स्यामसङको राम्रै हुन्छ मेगा पिक्सल चाहिँ कम्ती छ तर क्यामरा राम्रो छ त्यसको अब फोटोहरू राम्रै आउँछ साढे छ इन्चकै हो डिस्प्ले अन्त प्राइस चाहिँ तपाईँको अलिकति महँगो छ बत्तिस हजार जस्तो लाग्नेरहेछ हजुर डिस्काउन्ट भनेेर अहिले पूजाको अफर चाहिँ चल्दैछ अहिले तपाईँले हाम्रो यो आज कति आज तेह्र चौध तारिक होइन त तपाईँले यो महिनाको बाइस तारिकभित्र किन्नुभयो भने चाहिँ पूजा अफर छ अन्त फेरि तपाईँले बादमा यो दिवालीको टाइममा किन्नु भएमा अफर हुन्छ बिचमा अलिक ग्याप छ अफर चाहिँ अहिले त्यस्तो छ दिवालीमा चाहिँ त्यही तिन चार दिन मात्रै हुन्छ अहिले त अलिक लामो अफर छ बाइस तारिकसम्म चाहिँ किन्नुभयो भने चाहिँ हजुर हजुर हुन्छ हुन्छ तपाईँ हाम्रो दोकानमा आउनुहोस् कि तपाईँ चाहिँ कहाँबाट बोल्नुभएको हो देवीडाँगाबाट ए हुन्छ हुन्छ हामी यहाँ दोकान कि मोडमा तपाईँको यो के अरे अमरदिप होटलको छेउमा छ अनि त्यहाँबाट के अरे तपाईँ आउनुहोस् न आउँदाखेरि मलाई कल गर्नुहोस् अन्त भइहाल्छ नि आएर हेर्नुहोस् न ल हुन्छ हुन्छ हुन्छ